अब अहिलेको जति ग्रामीण समुदायमा चाहिँ जति अब महिला केटीहरूले अब जति डान्स गर्छ अहिले चाहिँ युवाहरूले पनि अब क्या त अब अहिले चाहिँ डान्सहरू गर्छ हाम्रो युवाहरूले पनि होइन नृत्यहरू अब चासो राखेको हुन्छ अब उनीहरूले होइन उनीहरूलाई पनि अब छोरा मान्छे भएर के नाँचिबसेको भन्ने खालको उनीहरूलाई भन्छ कतिजनाले होइन र पनि अब छोरा मान्छे चाहिँ अब छोरा चाहिँ मान्छे होइन भन्ने खालको अब एउटा यहाँ प्रश्न पनि आउँछ किनभने अब डान्स गर्नु अब नृत्य गर्नु त केटीहरूलाई मात्रै गर्नुपर्छ भनेको छैन नि त अब केटाहरूले पनि गर्छ अहिले त अब बेसी जस्तो केटाहरू अब केटाहरू नाच्छ उनीहरूलाई त अब डान्स क्लास गरी खोजी खोजी होइन कि नभए युट्युबमै खोजेर कि नभए डान्स क्लास खोजी खोजी भए पनि अब आफू नाच्छ किनभने उनीहरूलाई चासो हुन्छ नि त डान्समा होइन अब अहिले त अहिले पनि युवाहरूले पनि ज अब अहिले जति युवाहरूले पनि अब डान्स जति नै उयो गरेको छ उनीहरूले गर्दा अब उनीहरूले अब ठुलो गएर स्टेजमै गएर गर्छ भन्ने छैन स्कुलतिर अब आफ्नो आफ्नो गाउँ बस्तीतिर जति पनि सानसानो प्रोग्राम हुन्छ त्यसमा पनि उनीहरूले अब म चाहिँ सिक्दैछु म चाहिँ प्र्याक्टिस गर्दैछु भनेर चाहिँ उनीहरूले अब एक एकवटा अब आफ्नो डान्स राख्छ होइन उनीहरूले यस्तो गर्दाखेरि चाहिँ अब हामीलाई पनि अब अब उनीहरूलाई चाहिँ अब केटा केटीहरूले गर्नुसक्छ भनेपछि अब हामी हामी पनि त केटाहरू हो हामी पनि त अलिअलि डान्स गर्नुसक्छ हामीले पनि त आफूलाई अब एउटा हामी पनि त सक्छ अब हामी पनि त गर्नुपर्छ भन्ने खालको उनीहरूले अब एउटा जोश लिएर एउटा सोच लिएर गऱ्यो भने झन् उनीहरू पनि अब जत्ति अब केटीहरूले गर्छ त्योभन्दा पनि उनीहरू अझै राम्रो भएर पनि जानु सक्छ भन्ने अब उयो चाहिँ छ